हजुर तपाईँ ड्राइभर दाजु बोलेको हैन अँ म चाहिँ नि अहिले आलिपुर जाने भनेको त भोलि घुम्नु जाऊँ भनेको आलिपुर कस्तो छ नि त्यताको हालखबरहरू हजुर ए ए बाटोहरू चाहिँ कस्तो छ नि ए ए अनि त्यसोभए त्यहाँ राम्रो ठाउँहरू पनि छ है मैले सुनेको थियो त्यताको बाटो बिग्रेको छ भनेर ए कहिले बनाएको ए त्यसोभए राम्रै छ ए अनि तपाईँ चाहिँ अनि फ्री नै हुनुहुन्छ अनि तपाईँ चाहिँ फ्री नै हुनुहुन्छ जहिले पनि ए त्यसोभए कुन चाहिँ दिनमा चाहिँ फ्री हुनुहुन्छ त हैन भन्नु नि अब कुन चाहिँ दिन फिक्स अब म पनि भ्याउँछु कि भ्याउँदिनँ हैन त्यो हेर्छु नि त कहिले फ्री हुनुहुन्छ ए बिहीवार फ्री हुन्छ ए त्यसोभए त बिहीवार फ्री हुन्छ भने अनि मैले त गुगल मतलब मैले त गुगलमा वेदर हेरेको थिएँ त अँ के भन्छ त्यही दिन त पानी पो पर्ने रहेछ त अनि पानी परेपछि त घुम्नुलाई अलिक अप्ठ्यारो पर्छ ए बुधवारतिर चाहिँ कस्तो हुन्छ त बुधवार पनि बिजी हुन्छ अँ के रिजन

ए त्यसोभए कहिले जाने त्यसोभए कहिले जाने त ए ल ल त्यतिखेर मेरो सबै साथीहरू पनि फ्री हुन्छ त त्यतिखेर जाऔँ न त ल